र एकदमै सही हो यो धर्म विषय है अब धर्मलाई चाहिँ हाम्रो प्रायः जस्तो पोलेटिक्समा युज ग गर्दैन भन्दिनँ म किन भन्दाखेरि धर्म विषय लिएर चाहिँ हाम आफ्नो व्यवसाय र पोलिटिक्समा धेरै भन्दा धेरैजनाले युज गरिसकेको छ र आउँदो दिनहरूमा युज गर्नु खोजिरहेकै छ है अन्त बिशेष गरी अब व्यवसाय त झन् अब धर्म विषय गरे धर्म विषय लिएर व्यवसाय त झन् अब धेरै भन्दा धेरै मानिसहरूले गरिरहेको छ धर्म वि धर्म विषय अब व्यवसाय भन्नुमा अब फेरि यो सान्सानो दोकानहरूमा मूर्ति वा फिर अब यो पूजाको सामान बेचेर होइन यो चाहिँ कस्तो प्रकारको व्यवसाय भन्दाखेरि चाहिँ धर्म एउटा धर्म र एउटा के भन्छ यो हाम्रो एउटा डर देखाएर डर देखाएर मान्छेलाई तेरो यस्तो हुन्छ उस्तो हुन्छ भनेर मान्छेसँग धेरै मान्छेलाई ठगिरहेको छ है यो चाहिँ एकदमै कम्ती हुनु पर्छ मलाई लाग्छ मेरो मलाई लागेको चाहिँ एकदमै भन्दा एकदमै कम्ती हुनु पर्छ र धर्म भन्ने चाहिँ कस्तो हुनु पर्छ भन्दा मनबाट निस्कनु पर्छ कहिले पनि देखासेखी र अब अरूले यति दियो म पनि यति दिन्छु भन्नेमा होइन जहिले पनि धर्म चाहिँ कति बेला कहाँबाट निस्कनु पर्छ भन्दाखेरि चाहिँ एकदमै आफ्नो मनको हृदयको भित्रबाट निस्केको हुनु पर्छ त्यो मनको बाहिर बाहिरबाट पनि होइन एकदमै भित्र हृदयबाट निस्केर जसले पनि धर्म गर्छ उनीहरूले अवश्य नै फल राम्रो पाउँछ तर यो धर्मलाई चाहिँ मान्छेले व्यवसायमा जसले पनि बनाउँदैछ उहाँहरूलाई चाहिँ राम्रो हुने छैन तर हामीले धर्म गर्दाखेरि चाहिँ तपाईँहरूलाई म यही भन्छु कि मेरो धा मेरो सोच र मेरो विचारले चाहिँ यही भन्छ कि तपाईँहरूले धु मन्दिर अघाडि गएर नढोग्नु होस् चाहे चर्च अघाडि गएर नढोग्नु होस् चाहे तपाईँहरूले मस्जिद अघाडि गएर नढोग्नु होस् त्यो केही हुने छैन तपाईँहरू पापी हुने छैन तर धर्म गर्दाखेरि अर्काको देखासेखी गरेर चाहिँ तपाईँहरूले कहिले पनि धर्म नगर्नु होस् र अर्को कुरा तपाईँहरूले अल्ला होस् चाहे भगवान् होस् चाहे जप्नु छ भने तपाईँहरूले जुठोमा छु म जप्दिनँ भनेर नसोच्नु होस् तपाईँहरूले मनबाट जप्नु होस् तपाईँहरू जुठोमा हुनु होस् चाहे जे सुकैमा हुनु होस् तपाईँहरूले मनबाट सोच जप्नु भएको छ तपाईँको हृदयबाट जप्नु भएको छ भने उनीहरूले अवश्य नै सुन्छ र तपाईँहरूले धर्म गर्दाखेरि चाहिँ एकदमै तपाईँहरूको मनको हृदयबाट दिएको कुरालाई चाहिँ दिनु होस् र अर्को कुरा म के पनि भन्छु भन्दाखेरि चाहिँ धर्म धर्ममा तपाईँहरूले धर्म गर्दाखेरि आफूलाई पुगीसरी आएर उब्रेको तपाईँहरूले धर्म गर्नु होस् तर लोभ बेसी गरेर नबस लोभ बेसी नगर्नु होस् र अर्को कुरा तपाईँहरूले आफ्नोमा नभई नभई पनि धर्म नगर्नु होस् म चाहिँ यही भन्छु आफूलाई सफिसेन्ट पुगीसरी आएको छ र आफू आफूलाई भइसकेर उब्रिएको छ भने त्यसलाई तपाईँहरूले दिनु भयो भने त्यो धर्म हुन्छ होइन तर अब फेरि तपाईँहरूले तपाईँहरूकोमा छैन र पनि तपाईँहरूले म होइन धर्म गर्छु भन्यो त्यो पनि फेरि पापमै गनिन्छ र मेरोबाट त्यही यही छ मेरो धारणा चाहिँ धर्म विषयमा